हाम्रो नेपाली भाषाले अनि हाम्रो संस्कृतिको मूल्यलाई बचाउने र संस्कृतिको आदर गर्नुलाई धेरै ठुलो भूमिका खेलेको छ धेरै जस्तो कि हामी जुन पाराले बोल्छौँ हामी जुन पाराले आफ्नो संस्कृतिको बारेमा बात गर्छौँ त्यो सब हाम्रो भाषाले नै झल्काउँछ अथवा अनि हाम्रो नेपाली हाम्रो नेपाली भाषाले नै हामी को हो अनि हाम्रो अस्तित्वकै बारेमा व्यक्त गर्ने गर्छ